मैले जानेको व्यवसायहरूको सानो डेजमा यस्तै के हो भन्दाखेरि चाहिँ हाम्रो मैले नै गरेको त होइन त्यहाँ मेरो घरमा थियो दिदीहरूले चलाउनुभएको हो त्यसमा चाहिँ अब त्यो मोमो दोकान थियो मोमो अब क्यान्टिन थियो त्यसमा चाहिं मोमो चाउमिन उहाँले आलु थुक्पाहरू बनाउँथ्यो त्यस्तो त्यो चाहिँ अब चल्थ्यो मजाले चल्थ्यो किनकि अब हामीले जस्तो बाहिर गएर खान्छौँ मोमोहरू भने कस्तो चल चल्छ होइन बाहिर गएर खान्छौँ टेस्टहरू लिन्छौँ हरेक दोकानको कस्तो टेस्ट हुन्छ त्यो लिन्छौँ त्यस्तै अब हाम्रो मैले जानेको त मैले चलाउनुपर्यो भने चाहिँ अब पहिला बनायो अब आफ्नो टेस्ट कस्तो चाहिँ मिठो हुन्छ भनेर आफूले पहिला टेस्ट गर्यो अँ यो चाहिँ कस्टमरको लागि राम्रो हुन्छ कस्टमरले यो चाहिँ मनपराउँछ भनेर आफूले टेस्ट गरेर त्यहाँबाट चाहिँ त्यस्तो खालको बनाएर चाहिं बेच्नुसक्यो भने चाहिँ अब राम्रो अन्त आलु थुक्पा भयो है हो यस्तोहरू चाहिँ अब दी अब मेरो त दिदीहरूले चलाएको थियो र चाहिं ममा चाहिँ त्यसमा चाहिँ आइडिया आइडिया भएर चाहिँ अब मैले त्यही भन्दैछु